एमाजोनबाट मैले ह्यान्ड ब्याग मगाएको थिएँ त्यो ह्यान्ड ब्याग चाहिँ साह्रै राम्रो आएको रहेछ कपडा पनि राम्रो लाग्यो ह्यान्ड ब्यागको होइन सबै राम्रो लाग्यो त्यो ह्यान्ड ब्याग चाहिँ प्यान्टमा लगाउँदा मिल्दो रहेछ कुर्तामा लगाउँदा पनि मिल्दो रहेछ जेमा पनि मिल्दो रहेछ साह्रै राम्रो आयो मलाई साह्रै खुसी लाग्यो साह्रै राम्रो आएको रहेछ एमाजोनबाट अब कुनै सामानहरू पनि मगाउँदाखेरि म एमाजोनबाट मगाउने छु